दाजु आम्मम के साह्रो ढिलो हौ तपाईँ त हेर्नुहोस् त म कत कहिलेदेखि पर्खेको अब म त छिट्टो जानुपर्छ नि ढिलो भइसक्यो हो त्यसै कारण अब तपाईँ नआउँदा पनि हुन्छ ल म अर्कै गाडी लिएर चाहिँ जान्छु हौ यहाँबाट अब तपाईँ त आइपुग्दाओर्दा ढिलो हुनेरहेछ ल